मैले होइन अब यस्तो उयोहरू गरेको चाहिँ हेरेको छुइनँ किनभने अब मैले आफै नै अब त्यस्तो कहिले ट्राईहरू गरेको छैन किनभने पानीसँग मलाई पुरा डर लाग्छ त्यसै कारणले गर्दाखेरि चाहिँ मैले त्यस्तो अब त्यस्तो कहिले अब त्यो हेरेको पनि छुइनँ अन्त मलाई त्यसको बा त्यसको अब एक्सपिरिएन्सहरू पनि केही छैन होइन अन्त मैले त्यस्तो देखेको पनि छुइनँ